किसानहरूले आत्महत्या गरेको त मैले सुनिसकेको छु मैले विचार पनि गरिसकेको छु के कारणले चाहिँ आत्महत्या गर्दैछ र गर्नु आँटेको छ किन हुँदैछ इत्यादि त्यो चाहिँ यसतो हुँदो रहेछ बिचराहरूले अब वर्षमा वर्षभरी खाने या त व्यापार गर्ने हामीले जे पनि अन्न लगाएको हु्न्छ जे पनि साग पात जो लगाएको हुन्छ त्यसले यती साह्रो अब कोहीबेला हुरीले कोहीबेला पानी कोही बेला पहिरो त्यो केले गर्दा सबै बिचरा बारी नै अब आधा भाग नै उडाएर लगेको हुन्छ या त सब्जीहरू नै सबै सोत्तर बनाइ दिएको हुन्छ त्यसले गर्दखेरि अबो मन थाम्न सकेन र आत्महत्यापट्टि जान्छ किनभने एता उसलाई ऋण लागेको हुन्छ पुरा बाँकि हुन्छ एता त्यो बारी आफ्नो नहुँदा कोहीबेला त्यो कुतमा बसेको हुन्छ वर्षको दस हजार बिस हजारमा त्यो कुत दिने कि यता खाने कि यता अरूभन्दा बढी खर्च गर्ने त्योबेला चाहिँ एकदमै आत्महत्या प्रति नै मन ढलकाएको हुँदो रहेछ र त्यसलाई चाहिँ रोकथाम गर्नको निम्ति चाहिँ एउटा उपाय चाहिँ म सरकारप्रति जान्छु सरकाले कतिवटा अब छ कृषि लोनहरू कृषि लोनमा पनि केही सब्सिडी द्वारा धेरै नै माफी गरि पाए भने चाहिँ सायद त्यो आत्महत्याबाट चाहिँ हामी बाच्नु सकिन्थ्यो होला किनभने त्यस्तो भई नै रहेको छ र यसमा चाहिँ पूर्णरूपले सरकार नै अघि बढिदिए चाहिँ त्यो पिडाहरू त्यो घटनाहरू सायद रोकिने थियो भने भनि चाहिँ मलाई एकदमै सोच लाग्छ